मलाई चाहिँ गाउनु अति नै मन पर्छ है गाउनु भनेको चाहिँ सङ्गीत भन्ने नै विश्वको प्राण हो भन्छन् नि एउटा वर्ड छ नि सङ्गीतलाई चाहिँ यत्ति साह्रो मन पर्छ किनकि सङ्गीत बिना चाहिँ केही पनि छैन अधुरो छ जिन्दगी जस्तो लाग्छ है मलाई चाहिँ अरूलाई त कस्तो तर मलाई चाहिँ त्यस्तो लाग्छ कि एकछिन खाली बस्दा पनि मुखमा के आउँछ सङ्गीतै आइहाल्छ होइन हामीलाई भन्ने गर्छ नि टोइलेटमा पनि तिमी त तैलेसँग सिङ्गरहरूलाई भन्ने गर्छ नि तर त्यस्तो मात्र होइन तर हामीलाई चाहिँ गीत भन्ने कुरा चाहिँ पहिल्यैदेखि सानो आमा हुँदाखेरि पनि आमाले पनि लोरी सुनाउँदाखेरि गीतै सुनाएर हामीलाई सुताउने गर्थ्यो होइन अहिले हामी ठुलो हुँदै गयौँ जति ठुलो हुँदै गयौँ आफू पनि आमा भयौँ होइन हामीहरूले पनि नानीहरूलाई सुताउँदाखेरि गीतै सुनाउँदै सुताउने गर्छौँ अनि धेरै मान्छेहरूले गीतै मन पराउँछ होइन वरिपरि एउटा माहौलै एउटा राम्रो लाग्छ गीत सङ्गीत सुन्दाखेरि एउटा माहौलै राम्रो लाग्छ उज्यालो लाग्छ होइन एउटा निराश भइरहेको छ भने पनि एउटा गीत सुनेर हामीले गायौँ त्यसलाई खुसी महसुस धारण गर्न सक्छौँ हामीले अनि सबै कुरोमा नै सङ्गीत सङ्गीत भन्ने चाहिँ यस्तो ठुलो कुरा हो कि मान्छेले तल दर्जामा छ भने पनि सङ्गीतमा हात लगाएको छ भने त्यो मान्छे माथि उठ्न सक्छ किनकि सङ्गीतले चाहिँ यति साह्रो महत्वपूर्ण दिन्छ कतिजना अहिले पनि अब हामी हेरौँ पिक्चरहरू भिडियोहरूतिर हेरौँ या त व्हाट्सएप्पतिर हेरौँ या वा के अरे फेसबुकहरूतिर हेरौँ जहीँ पनि सङ्गीतकै महत्व दिइराखेको छ होइन अहिले इन्स्टाग्राम ए स्टार मेकर भन्छ नि स्टार मेकरमा पनि हामीले गाउने गर्छु होइन धेरै सङ्गीतलाई यति साह्रो मन पराउँछ कि मान्छेले किनकि गाडीतिर पनि यसो सङ्गीत लगाएको छ भने के मजा आएको कति मजा लागेको हामीलाई भन्ने गर्छ होइन गाडीमा पनि सङ्गीत लगाएरै हिँड्छ हामी कतै जाँदाखेरि त्यो सङ्गीत चाहिँ यति साह्रो महत्वपूर्ण रहेछ जस्तो लाग्छ मलाई चाहिँ अब फिल्मतिर पनि सङ्गीत नभएको फिल्म देखायो भने चाहिँ फिका हो त्यो फिल्म त कस्तो फिका रहेछ भन्ने गर्छ तर सङ्गीत हालेको छ भने कति राम्रो त्यही सङ्गीतले नै भ्याल्यू गरेर पछि त्यो पिक्चरलाई पनि हिट् बनाउने गर्छ होइन सङ्गीत भन्ने कुरो चाहिँ यस्तो हो विश्वको प्राण जस्तै हो लाग्छ मलाई चाहिँ सङ्गीत चाहिँ यस्तो खालके हो किनकि हामी पनि घरमा बस्यौँ भने यसो गुनगुनाइराखेको हुन्छ खाना पकाउँदा पनि गुनगुनाइराखेकै हुन्छ होइन केही काम गर्दा नुहाउँदा धरि पनि गुनगुनाइराखेको हुन्छौँ हामी यति मजा लाग्छ मनलाई पनि खुसीतुल्य बनाउँछ सङ्गीतले चाहिँ